मलाई चाहिँ मैले चाहिँ नेटबाट हेर्दाखेरि चाहिँ मिन्त्रामा चाहिँ एकदम राम्रो ह्यान्ड ब्याग थियो जो चाहिँ फिफ्टी पर्सेन्ट कम्तीमा दिएको थियो अनि मलाई चाहिँ त्यो ब्याग धेरै मन पऱ्यो अन्तखेरि मैले त्यो ब्याग मगाएँ मगाएर यति राम्रो ब्याग थियो यति राम्रो ब्याग थियो जसमा चाहिँ मैले आफ्नो सा सबै मन परेको सामानहरू हाल्नु पाएँ जसमा चाहिँ त्यो बोकेर म जहाँ पनि जान सक्छु मलाई त त्यही बोक्न मन पर्छ त्यसको कलर पनि एकदम राम्रो जेमा पनि फिटिङ हुने चेनहरू पनि त्यसको राम्रो बोक्ने पनि सजिलो अन्त त्यो सबभन्दा राम्रो चाहिँ त्यो बोक्नुमा सजिलो ज जसमा चाहिँ मैले आफ्नो जहिले पनि म त्यो बोकेर चाहिँ हिँड्न सक्छु